नेपाली समुदायमा चाहिँ नवजात शिशुको पहिलो वर्षमा मनाइने रीति रिवाजमा चाहिँ पहिलो सूचीमा हुन्छ न्वारन न्वारनमा चाहिँ पण्डित बोलाएर पण्डितलाई बोलाएर नवजात शिशुको नामाङ्करण गराइन्छ है अनि त्यसको पश्चात न शिशुको नामाङ्करणको बादमा फेरि छ महिना बादमा चाहिँ फेरि शिशुलाई पहिलो अन्न खुवाइने विधि छ त्यो विधिलाई चाहिँ कसैले भन्छ पसनी कसैले भन्छ भात खुवाइ र यो दुवै न्वारन होस् या यो होस् या यो यो पसनी या फिर भात खुवाइ होस् दुवै यदि केटा होस् या केटी दुई दुवै प्रकारको शिशुहरूलाई चाहिँ गरिने रिवाज हो